हेलो हेलो सुन्नुहुँदैछ ए हजुर बहिनी तपाईँकोमा तपाईँको नर्सरीमा फुलको बिरुवाहरू कुन कुन छ होला हजुर ए हजुर होइन मेरोमा चाहिँ बारी त छैन कि तर त्यही अब पटमा रोप्ने खालको बिरुवाहरू चाहिँ चाहिएको थियो मलाई अनि सयपत्री गोदावरी चाहिँ कसरी पिस दिनुहुन्छ होला ए हजुर मलाई छ पिस हजुर मलाई छ पिस चाहिँ गोदावरी अनि छ पिस चाहिँ सयपत्री गरिदिनुहोस् कि तपाईँकोमा गोदावरी चाहिँ डबल हो कि सिङ्गल होला ए हजुर सबै कलरको होला है हजर त्यो हजुर ए हजुर त्यही छ छ पिस गरिदिनुहोस् कि अनि अर्को चाहिँ के छ होला इनडुवर प्लान्टमा चाहिँ स्नेक प्लान्ट त्यो चाहिँ कसरी पिस पर्छ होला तपाईँको ए हजुर हजुर मलाई त्यो पचास गर्ने दुइटा गरिदिनुहोस् हो हजुर अनि अर्को के छ भन्नुभयो ए हजुर मनी प्लान्ट चाहिँ कसरी रहेछ

त्यो चाहिँ पर पिस कति रहेछ हजुर पिसको ए हजुर त्यो चाहिँ त्यो चाहिँ एउटा दिनुहोस् हो अनि अर्को कुन चाहिँ छ राम्रो भेराइटीको अहिलेको लेटेस्ट यो प्लान्ट चाहिँ हजुर मेपल रेड कि ग्रिन ए रेडको त दाम कति छ होला ए हजुर मिल्द मिल्छ त्यसको दाम अलिक घट्छ त्यति नै हो ए हजुर हजुर हजुर हजुर त्यो पनि एक पिस गरिदिनुहोस् है अनि अरू कुन चाहिँ छ होला तपाईँकोमा मेपल त इनडुवर इनडुवर हो र बहिनी मेपल त इनडुवर प्लान्ट हो र अँ बाहिर राख्ने हो नि त हजुर तपाईँको यो नर्सरी चाहिँ कहाँ पर्छ होला बम बस्तीकै ए हजुर हजुर हजुर आफै आएर सोधेको चाहिँ राम्रो नि त है हजुर हजुर तपाईँलाई भेट्नु सकिन्छ जति बेला आए पनि ए हुन्छ हुन्छ हुन्छ